स्थानीय विद्यालयमा भर्ना हुन लागि पाँच क्लासमा तपाईँलाई फोर्थ क्लासको रिजल्ट चाहिन्छ पास भएको अनि तपाईँको एक हजार फिस गर्मेन्टमा अरू तपाईँको इलेभेनमा भर्ना हुन लागि तपाईँलाई माध्यामिक पास भएको तह रिजल्ट चाहिन्छ आधार कार्ड अनि एउटा ब्याङ्कको पासबुक तपाईँलाई दुई हजार जति लाग्छ भर्ती हुनलाई एउटा गर्मेन्ट स्कुलमा अरू प्राइभेट स्कुलमा योभन्दा धेरै महँगो हुन्छ